हाम्रो गाउँको खेतीपातीमा अब राम्रो काम गर्नेलाई त जता पनि बोलाइहाल्छ बेसी पैसा अलिकति दियो भने जता बेसी त्यतै जान्छ काम गर्ने मान्छे तर हामी चैँ त्यसरी लाउँदैनौँ किनभने हामी नै अब धान जस्तो धानहरू रोप्नु भयो हामी नै हिँड्छौँ पर्म भन्छ पर्म लगाएको भन्छ आज अर्काकोमा गयो अर्कोकोमा गयो भोलि अर्कोकोमा गयो गऱ्यो भरे आफ्नो कुन दिन डेट राखेको हुन्छ त्यो दिन आफ्नोमा पर्छ सबैजना आउँछन् अनि काम उत्रिहाल्छ पैसा पर्दैन हाम्रो चाहिँ त्यस्तो हो